हाम्रा ठाउँमा यस्ता धेरै पारम्परिक कुराहरू छ जो हामी आफै उत्पन्न उत्पादन गर्दछौँ त्यो चाहिँ हो नम्बर एकमा गुन्द्रुक जसलाई चाहिँ हामी रायोको सागको पत्तालाई सुकाएर बनाउन सक्छौँ अनि अर्को चाहिँ मुला अथवा मुलीको पत्ताहरूबाट हामी यसलाई बनाउन सक्छौँ जो चाहिँ अहिले बजारमा पनि लग्यो भने खुबै असल रकममा हामी यसलाई बेच्न सक्छौँ र प्रायः जस्तो मानिसहरूले चाहिँ के भन्दारहेछन् भन्दाखेरि यो गुन्द्रुक को जब हामी झोलहरू खान्छौँ पिउछौँ यसलाई तिउन बनाइकन खान्छौँ यसले चाहिँ हाम्रो खाना पाचनमा पचाउनमा चाहिँ खुबै सहयोग गर्दोरहेछ त्यसै कारणले गर्दा यहाँ उत्पादन हुने यो गुन्द्रुकलाई सबैले मन पराउँछन् अनि अर्को कुरो सिन्की जसलाई चाहिँ यहाँनिर मुलाहरूबाट मुलीहरूबाट यहाँका मानिसहरूले बनाउने गर्छन् र यो सिन्की पनि खुबै अमिलो र खुबै स्वादिष्ट भएको कारणले गर्दा मानिसहरूले लिन्छन् अनि अर्को नम्बर तिनमा चाहिँ यहाँनिर उत्पादन हुने अर्को तेस्रो कुरो चाहिँ किनेमा जसलाई चाहिँ हामी भटमासबाट बनाउन सक्छौँ र भटमास जब उम्रन्छन् फल्छन् फलिसकेपश्चात टिपेर हामी यसलाई उसिनेर मज्जाले बनाउछौँ र जसको कारणले गर्दा यो भटमासबाट बनिएको किनेमा पनि अहिलेको यो बजारमा खुबै असल तरिकाले मानिसहरूले खोजी खोजी खान्छन् र जति पनि कुरोहरू हामीले यहाँनिर उत्पादन गरिरहेका छौँ गुन्द्रुक सिन्की किनेमा यो सबै कुरोहरूमा चाहिँ कुनै पनि प्रकारको मिसावटहरू पाउँदैनौँ यहाँ कुनै पनि यस्तो प्रकारको मिसावटहरू छैन जुन मिसावटले चाहिँ मानिसको शरीरलाई स्वास्थ्यलाई असर पार्न सक्छ अनि अर्को कुरो चाहिँ यहाँनिर तोरीको तेल पनि हामी पिस्ने गर्दछौँ तोरी हामी आफ्नो बारीमा लगाउछौँ र तोरी आफ्नो बारीमा लगाइकन यसलाई उमारेर पछि सुकेर काटेर हामी यसलाई फेरि पनि मिलमा लगेर यसबाट चाहिँ हामी यसको जुन खस्रो भागहरू छ सुक्खा बोक्रा यसबाट चाहिँ गाईको निम्ति पिना निकालिन्छ अनि तेल जो चाहिँ खुबै तोरीको शुद्ध तेल जसलाई चाहिँ खोल्नसाथ हाम्रो यो गन्धले नै हाम्रो आँखााहरू पनि पोल्ने गर्दछ यस्ता कुराहरू चाहिँ हामी आफ्नै बस्तीमा यसलाई उत्पादन गर्छौँ जसको कारणले गर्दा मानिसहरूलाई धेरै सजिलो भइरहेको छ अनि अर्को कुरो फिलिङ्गे यो फिलिङ्गे पनि हामी यसलाई आफ्नो बारीमा छर्छौँ यस बारीमा भएको फिलिङ्गेबाट पनि हामी धेरै अचारहरू बनाउने गर्छौँ अनि अचारहरू बनाइकन हामी आफै सेवन गर्छौँ अनि हामी बजारमा पनि लगेर यसलाई हामी बेच्ने गर्छौँ अनि अर्को कुरो त कोदो मकै हामी उत्पन्न गर्दछौँ जसको कारणले गर्दाखेरि यस कोदोमा पनि धेरै प्रकारको भिटामिनहरू हामी पाउन सक्छौँ र यसमा कुनै पनि कुरो मानिसहरूलाई असर पार्ने कुरा छैन र यसले बल दिन्छ तागत दिन्छ यसैकारणले गर्दा कोदो पनि हामी आफ्नै बारीमा छर्छौँ अनि मकै हामी हाइब्रिड प्रयोग गर्दैनौँ हामी आफ्नै घरमा राखेको पहेली मकै सेती मकै सठिया मकै मुरली मकै या म मकैको पनि धेरै परि प्रकारहरू छन् जस्तो कि जुन मकैहरूलाई चाहिँ हामी प्रयोग गरी छरिकन चाहिँ हामी यसको भात पनि बनाएर खान्छौँ यसको पिठोले हामी गाईबस्तुहरूलाई पनि भुस किन्दैनौँ र यसरी मकैहरूले चाहिँ हामीलाई सहयोग गर्छ र समग्रमा यो सबै पारम्परिक उत्पादनहरूले चाहिँ हामीलाई धेरैवटा कुरोहरूमा अहिलेसम्म सहयोग पुऱ्याइरहेको छ